मलाई मन पर्ने मौसम चाहिँ विन्टर हो है अन्त विन्टरमा चाहिँ विन्टर सिजन चाहिँ मलाई किन मनपर्छ भने अब जाडो महिनामा है अब त्यो जाडोको त्यो जुन घाम हुन्छ है अब अलग्गै डिफरेन्ट टाइपको हुन्छ गरमहरूभन्दा अरू सिजनहरूभन्दा है न्यानो टाइपको हुन्छ तातो तातो लुगा लाउँदा पनि त्यस्तो गरम हुँदैन है अन्त अब हाम्रो यतातिर त अन्त थर्टी फर्स्टमा जाडो महिनामा है अनि पिकनिक स्पोट छ त्यहाँनिर अब घुम्नुहरू जान्छौँ हामी साथी साथी तातो तातो चिया तातो तातो पकौडाहरू तातो तातो मोमोहरू के के खान्छौँ होइन अन्त त्यसरी घुम्छौँ हामी जाडो महिनामा त्योहरूले गर्दाखेरि नि मलाई विन्टर मनपर्छ है